मैले अब कुकिङ गर्नु चाहिँ है खाना बनाउनु चाहिँ अब पहिला चोटी सिक्दाखेरि चाहिँ अब आमाबाट नै सिकेको हो है आमा र दिदीहरूबाट सिकेको हो अब खाना कसरी बनाउने के हाल्ने कसो हाल्ने सबै आमाबाटै सिकेको हो र अहिले पनि अब कतिवटा कुरामा अब आफूले गर्दाखेरि अब नजानेको चाहिँ आमा दिदीहरूबाट नै से से सोधेर उनीहरूलाई नै सोधेर चाहिँ अब गर्ने गर्छु है अब अहिले त धेरै एपहरू पनि छ कुकिङको त्यो एप हेरेता पनि अब ट्रेडिसनल खानाहरू चाहिँ अब कसरी बनाउनु के गर्नु अब आमाले आमाको रेसिपी चाहिँ जहिले पनि अब राम्रो हुन्छ नि त राम्रो मिठो अब आफूलाई मिठो लाग्ने त्यही कारण अब आमाबाट नै अब प्राय चाहिँ आमाबाट नै सिकेर आमाकै अब उयो आमाकै उयस अनुसारले चाहिँ म पकाउने गर्छु है